हेलो यो टुर्स एन्ड ट्राभेल्स हो ए दाजु म बाह्र माइल कालिम्पोङ बाह्र माइलबाट सिलगढी जानुपर्ने भोलि आठ तारिक एक बजी पुग्नुपर्नेछ मेरो सानो मिटिङले गर्दाखेरि तपाईँ बिहान नौ बजी आइदिनु हुन्छ त्यसो भए छिटो गरेर आइदिनु होस् न ल बिचमा गाडी जामहरू पनि हुनसक्छ मलाई एक बजी चाहिँ सिलगढी पुग्नैपर्नेछ जसरी भए पनि